हेलो हजुर म त यहाँ माथि मोबाइल कर्नरबाट बोलेको हजुर हो त मेरो आफ्नै मोबाइल दोकान हो ए मेरोमा त तपाईँको मोबाइल फोन एक हजारदेखि एक लाखसम्म पाउनु हुन्छ एक लाखसम्मको पाउनु हुन्छ तपाईँलाई चाहिँ कुन चाहिएको कस्तो भन्नुभयो ए हजुर हजुर पाउनु हुन्छ नि अहिले स्यामसङ रिय हजुर हजुर हजुर आउनुहोस् आउनुहोस् आउनु सक्नुहुन्छ ए हजुर हाम्रोमा तपाईँले इन्स्टलमेन्टको फेसिलिटी पनि छ जस्तो के भन्छ एकैचोटि पैसा दिनु सक्दिनँ भन्नुभयो भने इन्स्टलमेन्ट फेसेलिटी पनि पाउनु हुन्छ तपाईँको मानिलिनुहोस् पन्ध्र हजारसम्मको लिनुभयो भने पाँच हजार साँढे पाँच हजार तपाईँको डाउन पेमेन्ट दिनुपर्छ हो त्यहाँदेखि बिस हजारसम्मको पनि त्यस्तै तपाईँको सात हजारहरू चाहिँ भेट्छ हौ होइन यो तपाईँले मन्थली नै इएमआई दिनुपर्छ तपाईँको उयेसबाट काट्छ तपाईँको ब्याङ्कबाट काट्छ कि कम्ती नै हुन्छ इएमआई मेरोमा अहिले तपाईँको छ स्यामसङ छ छ छ त्योहरू छ हजुर आउनुहोस् न आउनुहोस् एकदम आउनुहोस् छानीछानी लानुहोस् न एउटा राम्रो अहिले त फाइभ जीको जमाना छ फाइभ जीकै हेरेर लानुहोस् हो हजुर मोबाइल कर्नर मोबाइल कर्नर भन्नुहोस् कि भइहाल्छ ल हजुर यही हो यही हो हजुर हुन्छ हवस् हुन्छ हवस् हवस् हुन्छ